हेलो साथी दिप मैले कि लास्ट टाइम त्यो एउटा हेयर जेल किनेको थिएँ कि कस्तो दामी रहेछ नि हौ हेयरको त्यो होल्डहरू हो नरम खालको हुने हो कपालहरू लाउँदाखेरि होल्डिङ पवर चाहिँ राम्रो रहेछ त्यसको हो अन्त मलाई त राम्रो लाग्यो तिमी पनि युज गरन है मलाई त राम्रो लाग्यो तिमी कस्तो कुन चाहिँ गर्छौ होइन अन्त त्यसको प्राइजहरू पनि त्यस्तो महँगो पनि छैन हो अन्त त्यति साह्रो अब अलिकति कम्ति उइसमा होइन राम्रो खालको छ प्रडक्ट पनि राम्रो होइन होल्डिङ पवर पनि राम्रो रहेछ होइन कपालहरू ड्यामेज गर्ने पनि छैन त्यस्तो छैन त्यसको यता उता गरेर तिमी जसरी उयो गर्न सक्छौ त्यसरी नै तिम्रो कपाल मजाले उयो स्टाइलिङहरू गर्न सक्छौ तिमीले है त्यस्तो ड्यामेजहरू पनि गर्नु सक्दैन राम्रो रहेछ यसको कि अन्त त्यही भएर म तिमीलाई यसो सजेस्ट गरेको है मलाई चाहिँ राम्रो लाग्यो अब तिमीलाई कस्तो लाग्छ तिमी उयो गरन ल